हाम्रो पारिवारिक व्यन्जनहरू छन् है जुन चाहिँ हाम्रो अघिल्लो पुस्ताबाट नै प्राप्त भएको हो है त्यसमा त्यो चाहिँ हाम्रो भोज हो है जुन चाहिँ हाम्रो दसैँको एकदिन अगाडि खाने गर्छ है यसमा चाहिँ हामीले है कुखुराको कुखुराको भित्रासलाई चाहिँ हामीले चढाएर है त्यसलाई चाहिँ हामीले पोलेर त्यहाँदेखि त्यो चाहिँ हामीले चिउरासित खाने गर्छ है अनि चिउरा चाहिँ फेरि हामीले त्यो जुन कुखुरा छ त्यो कुखुराको सुप बनाएर त्यसमै खाने गर्छ है त्यसलाई चाहिँ हामीले भोज भनेर चिनिन्छ है